हेलो हजुर हजुर हजुर हो त हजुर हजुर यो महिना त बुक भइसकेको छ प्रायः प्रायः नै हो त अब अप्रिलदेखि त दुइवटा रुम चाहिँ खाली हुँदैछ तपाईँहरूले गर्नु सक्नु हुन्छ बुकिङ गर्नु सक्नु हुन्छ अप्रिलदेखि रुमको त फाइभ थौजन्ड छ एउटा रुमको त्यसमा त तपाईँले के भन्छ बिजुलीको बिल र पानीको त तपाईँले एक्स्ट्रा दिनु पर्छ तपाईँले त्यसको लागि तपाईँले थ्री मन्थको पनि तपाईँले एडभान्स चाहिँ दिनु पर्छ हजुर हो त हजुर फाइभ थौजन्ड गरेर तपाईँले फिफ्टिन थौजन्ड चाहिँ पहिला नै उयो गर्नु पर्छ जम्मा गर्नु पर्छ आउनु होस् न म फ्री नै हुन्छु एनी टाइम तपाईँ आउनु होस् न तपाईँ भिजिट गर्नु सक्नु हुन्छ टोइलेटहरू राम्रै छ हाम्रो दुइवटै टोइलेट छ त्यहाँनेर है वेस्टर्न पनि छ अर्को इन्डियन टोइलेट पनि छ बाथरुमहरू सबै राम्रै छ प्रायः प्रायः हाम्रो यहाँ अहिले मोर्डन टाइपकोले नै बनाएको छौँ हो तपाईँ पनि एक पल्ट होइन रुममै छ प्रत्येक रुममै एक एकवटा आफ्नो टोइलेट बाथ रुम आफ्नो आफ्नो पर्सनलै छ त्यसमा तपाईँहरूले सुर्ता नगर्नु होस् न राम्रै छ सबै हो अन्त आएर आउनु होस् न तपाईँ आउनु होस् आउनु अगाडि मलाई एक पल्ट फोन गर्नु होस् हो अनि तपाईँको हुन्छ आउँँदा त अब तपाईँले आफ्नो एउटा आइडेन्टिटी पनि ल्याउनु होस् न है तपाईँले यदि बुक गर्नु चाहन्छ भने त तपाईँले आधार कार्ड आइदर भोटर कार्ड ल्याउनु सक्नु हुन्छ ल हुन्छ